पुस्तकबाट हामीलाई मनपर्ने उदाहरण चाहिँ के हो भने पुस्तकबाट हामीले धेरै चिजहरू हामी सिक्न पाउँछौँ जो चिज नजानेको जो नबुझेको चिजहरू भयो हामीले जस्तै हामीले पुस्तकमा चाहिँ हामीले केही पनि चिज जो जानेको छैनौँ र पुस्तकको माध्यमबाट हामीले ज्ञान पाएर चाहिँ त्यो ज्ञान चाहिँ हामीले अरूलाई पनि दिन सक्छौँ हामीले र धेरै ज्ञानहरू यस्तो हुन्छ कि मतलब जो गरेर आउनुभन्दा पढेर आउनु त्यो पनि ज्ञान हुन्छ र यो पुस्तकको माध्यमबाट हामीले धेरै चिज हामीले पढेर अरूलाई सिकाएर बुद्धिजीवी बनेर र हामीले धेरै धेरै चिजहरू हामी अगाडि बड्नुको लागि पनि यो पुस्तकको माध्यम नै लिनुपर्छ हामीले र यसमा हामीले पुस्तकबाट बहुत चिज सिक्ने र अनुभव गर्ने ज्यान ज्ञान अनि जानकारी हामीले पाउने चान्स छ